म एउटा आमा हो है घरको आमा भएपछि अब मैले मेरो मेरो बुढा भनौँ मेरो यहाँ घरको बाबा चाहिँ उता परदेशमा हुनुहुन्छ परदेशमा कमाउनु जानु भएको छ त्यसकारणले म एउटा आमा भएर यहाँ घरमा अब सबै कुरो नै हेरेर बसिरहेछु सबै कुरो गाउँ समाजदेखि सबै चलाएर बसिरहेछु है अब एउटा नानीहरूलाई अब मैले खानाहरू बनाएर बिहान घर साफ सफाइ गरेर उठेर खानापिना बनाएर नानीहरूलाई खुवाएर कतिवटा काम पनि भ्याउनुपर्छ एकछिन एकछिन अब फाल्टो कामहरू पनि के के जाति गरेर गर्नुपर्छ अब त्यसले गर्दा छोरा छोरीलाई पनि अब टाइममा पकाएर दिने काम यिनीहरूलाई हेरचाह गर्ने काम गर्नुपर्छ यो चाहिँ मेरो सबै नै गरिरहेछु यो चाहिँ मेरो सबल पक्ष हो र अब जुन चाहिँ कमजोरी पक्ष चाहिँ अब म कतिवटा कुरामा चाहिँ अब रिस गर्छु है रिस चाहिँ मेरो एकदमै ज्यादा आउँछ मलाई त्यो रिसलाई चाहिँ अब कत्ति कन्ट्रोल गर्नु खोज्छु त्यसलाई चाहिँ अब सक्दिनँ तर कति नानीहरूलाई कराउँछु कतिपल्ट म नानीहरूलाई गाइड गर्दाखेरि अब कतिवटा कुरो कराउनु हुन्छ कतिवटा नानीहरूलाई सम्हाल्नु पर्ने कुरामा अब धेरै रिस उठ्छ त्यसले गर्दाखेरि चाहिँ अब कति पनि कन्ट्रोल गर्नु खोज्छु त्यसले गर्दा अब कन्ट्रोल हुनु सक्दैन अब त्यो चाहिँ मेरो कमजोरी हो